यहाँ गाउँमा के कस्ता व्यवसायहरू छन् भन्दमा चाहिँ याँ धेरै सानोदेखिन् लिएर ठुलो व्यावसाय गर्नेहरू छ जस्तै अब यहाँ सानो सानो दोकानदेखिको लिएर ठुलो ठुलो दोकानहरू पनि छ अबो सानो सानो दोकान भन्दामा चाहिँ अब कसैले पान दोकान गरेर खानेहरू कोसैले ठुलो ठुलो ग्रोसरीहरू पनि छ डिपार्टमेन्टल स्टोरहरू पनि छ यहाँ मान्छेहरूको कसैले अब सिलिन्डरहरू बोकेर उनीहरूले अब काम गर्नेहरू पनि छ कसै कुल्ली काम गर्नेहरू कसै बिहान गएर अब बेलुका अब दिनभरि उनीहरूले बाहिर भारी बोकेर आएर घरमा अब काम गर्नेहरू पनि छ अरू चाहिँ अब अरू चाहिँ यहाँनिर ठुल्ठुलो बिजिनेस गर्नेहरू पनि छ त्यस्तैहरू